हाम्रो गाउँमा पढेर बस्ने बेकारीहरू पुरा छ बहिनी खोई यो केही कामदाम पाउँदैन उनीहरूले अब के गरोस् सरकारहरूले पनि त यसो बेकारी केटाहरूलाई काम दाम दिलाई दिएदेखि त राम्रो हुने थियो बेकारीको समाधान हुने थियो के गर्नु अब गाउँ बस्तीहरू पुरै बिग्रिसक्यो बेकारीहरू ज्यादा भएर हाम्रो नानीहरू पढे लेखेर कामदाम नपाएर लुगा जुत्ता दोकानतिर कामहरू गर्छन् बिचराहरू के गर्नु यति बेसी बेकारी भयो हाम्रो जग्गामा पढ्नु त आमा बाउले अब दुःख गरेर पढाएको छन् नि काम दाम पाउनु छैन नानीहरूले के गरोस् बिचरा अब पेटहरू पाल्नै पर्यो परिवार पाल्नै पर्यो दुःखले बिताइरहेछन् के गर्नु अर्काको दोकानमा कामदाम गरेर यत्रो पढेलेखेको नानीहरूको कस्तो बेहाल भइराखेको छ यहाँनिर यसो सरकारहरूले बुझिदिए पनि त राम्रो हुने थियो